अँ भैया कताबाट कति दिनबाद पो देखा पर्यो त अँ अस्ति तिमीले दिएको म्याट त खत्तम रहेछ नि त्यस्तो म्याट त कस्तो च्यात्तिहाल्यो अब त्यो अलिकति धागो निक्लिएको थियो त्यहीँबाट फाट्दै फाट्दै फाट्दै गयो त्यस्तो त हुँदैन है अब त्यस्तो म्याट राख्यो भन् त बेच्नु पनि महँगो बेच्छौ तिमीले लु भन त कस्तो महँगो बेच्छौ कति हजार होइन दाम त्यत्रो सानो म्याटको कति रुमभरि पनि भएन त्यो म्याट मेरो सानो बडे राम्रो पनि ल्याउँदैनौ तिमीले प्रडक्ट कुन चाहिँ कम्पनीको हो चाइनाको मालहरू ल्याउँछौ क्याउ त्यस्तो ल्यायौ भने त अब तिमीलाई गाउँमा आउनु बन्द गर्नुपर्ने रहेछ त्यस्तो प्रडक्टहरू त अब चाइनाबाट ल्याउँछौ होला कि चोरबजारबाट ल्याउँछौ रङ पनि राम्रो थिएन अझै राख राख भन्दा भन्दा राखेको अब त्यो तिम्रो राम्रो होला भनेर राखिदिएको त्यस्तै भयो भने त अब तिमीलाई

तिमीलाई कहिलेदेखिको भेट्यो भने भनौ भनौ भन्दै थिएँ आज देखा परेछौ कसरी हुन्छ भन त त्यस्तो म्याट अन्त अब तिमीलाई त अझै तिमीले त्यो ट्र्याकहरू पनि राख्नु भन्दै थियौ अब तिमीले त्यस्तो माल बेच्दोरहेछौ त्यस्तो बेच्यो भन् चाहिँ अब हुँदैन है अन्त अस्तिदेखिको भनौ भनौ भन्दै थिएँ कहाँ भागेको थियौ तिमी गाउँ गएको थियौ क्याउ गाउँ गएको थियौ तिमी त त्यस्तो घिनलाग्दो मालहरू दिएर गाउँहरू भाग्दो रहैछौ अन्त त्यस्तो त हुँदैन है त्यस्तो पाराले त कति हाम्रो घरमा झन् बिरालोहरू छ डाङ्डुङ पारेछ अनि दुई दिन कति एक हप्तामा त डाङ्डुङ भएको थियो म्याट तिम्रो पत्र पत्र भएको थियो के को बोराको बनाउँछौ क्याउ म्याटहरू पनि बोरा जस्तो पत्र पत्र भएको थियो तिम्रो म्याट त यस्तो प्रडक्ट त तिम्रो अब भएन घिनलाग्दो प्रडक्ट बेच्दोरहेछौ तिमीले त अब यस्तै प्रडक्टहरू बेच्यौ भने चाहिँ राख्दैन नि तिम्रोबाट त कसैले पनि अब त्यस्तो प्रडक्टहरू बेच्यौ भने त तिमाहरू गाउँहरू आउँछौ बजारहरू पनि जाँदैनौ अस्तिदेखिको भनौ भन्दै थिएँ तिमीलाई त्यस्तो म्याट त अब छिटो अब तिमीहरूको भत्किएको म्याट अब त्यस्तोहरू ल्याउँछौ बिक्री हुँदैन नि त्यस्तो पाराले त